हजुर मलाई बिजुलीका केही खतराहरूको बारे थाहा छ जसमा चाहिँ कतै तारहरू सर्ट भइरहेछ भने यसमा आगो लाग्न सक्छ अनि मान्छेको ज्यान पनि जान सक्छ अनि भोल्टेज भोल्टेज हाई भोल्टेज भयो भने घरको जति पनि बिजुलीले चल्ने चिजहरू छ सबै बिग्रिन सक्छ अनि त्यसबाट चाहिँ हामी बाँच्नको लागि चाहिँ हामी आफै पनि सतर्क् रहनु पर्छ अनि घरमा राम्रो वाइरिङ तारहरूले वायर गर्नु पर्छ अनि मिटरहरू राम्रो कम्पनीको लाउनु पर्छ स्टेबलाइजरहरू लगाउनु पर्छ